बितेको एक वर्षमा हाम्रो गाउँ या हाम्रो गाउँमा धेरैजसो मानिसहरूलाई यति भुलि नसक्नु या सहनै नसक्ने घात परेको छ कि जुन चाहिँ कोरोनाले गर्दा हाम्रो गाउँमा धेरै प्रभाव पारेको छ किनभने हाम्रो गाउँमा धेरैजसो मानिसलाई कोरोना लागेर लागेर यति बेसी साह्रो पारेको थियो कि त्योमध्ये कोही त मेरै घर उतापट्टिको मेरो छिमेकी एकजना दिदी मेरो साह्रै मिल्ने या मेरो आफ्नै दिदी जस्तै दिदी जानुभएको छ म यो घात चाहिँ जिन्दगीको कुनै पनि मोड या कुनै पनि टाइम कुनै समयमा पनि भुल्न सक्दिनँ किनभने त्यो त्यो दिनले चाहिँ मेरो आफ्नो दिदीलाई खोसेर लगेको छ